नेपालीभाषीहरूले पहिलेदेखि नै खाँदै आएको पारम्परिक खानाहरूमा गुन्द्रुकको झोल सिन्कीको झोल सेलरोटी कोदोको ढो ढिँडो कोदोको रोटी सिस्नुको झोल तामाको सब्जी सिलामको अचार फिलिङ्गेको अचार किनामाको सब्जी छुर्पीको सब्जी इत्यादिहरू पर्छन् पहिलोको समयमा मान्छेहरूलाई उच्चकोटिको खानाको विषयमा त्यति ज्ञान नभएको कारणले त्यही समयमा त्यही लगानीमा मान्छेहरूले धानको खेती मकैको खेतीहरू गर्ने हुनाले कोदोको खेती गर्ने हुनाले त्यही विषयको नै खानाहरू खाइने गर्थ्यो त्यसै कारण त्यो परम्पराहरू चल्दै चल्दै आएर अहिले पनि अहिलेको समयमा पनि यस क्षेत्रमा कोदोको ढिँडो कोदोको रोटी सेलरोटी यी गुन्द्रुकको झोल सिन्कीको झोल इत्यादिहरूको परम्परा चलि नै रहेको छ सायद त्यो चलि र नै रहने छ अहिलेको समयमा पनि यी विशेष गरेर चाड पर्वहरूमा दसैँमा दिवालीमा सेलरोटी बनाइने गरिन्छ त्यसै त्यसै त्यसै तरिकाले कोदोको कोदोको ढिँडोलाई यो सिस्नोको झोलसँग मिसाएर खाइने गरिन्छ त्यसमा टिमुरको अचारहरूसँग खाइने गरिन्छ त्यस्तो परम्परा परम्पराहरू अहिले पनि चलिरहेकै छ छ त्यसरी नै तामाको समय जब आउँछ त्यो समयमा तामा लिएर मान्छेहरूले त्यसलाई बनाएर खाने गर्छ सिस्नोको समयमा सिस्नोको सिस्नोको सब्जीहरू बनाएर गरिन्छ त्यसको धेरै स्वास्थ्य स्वास्थ्य विषयमा लिएर पनि त्यसको धेरै नै लाभहरू देखिने गरिन्छ त्यसरी नै पारम्परिक हाम्रा हाम्रा पहिलेका पुर्खाहरूले हामी हामीलाई सिकाएको यो पारम्परिक खानाहरू पारम्परिक परिका परिकारहरूमा विशेष गरेर ज्यादा मात्रामा सोलरोटी कोदोको झो कोदोको ढिँडो कोदोको रोटी गुन्द्रुक सिन्की तामा किनामाहरूलाई नै विशेष प्रकारले ज्यादा मात्रामा नै प्रयोगमा ल्याइ ल्याइने गरिन्छ ज्यादा मात्रामा नै यो परिकार यस यस को परिकारहरू बनाइने र हाम्रो क्षेत्रका मान्छेहरूले लिने गर्छन्